क्षितिज भाइ मैले हिजो खाना अर्डर गरेको थिएँ र त्यो खाना चाहिँ अलिकति राम्रो आएन खाने खालको आएन अलिकति अलिक बासी पनि लाग्यो अलिक गनाएको पनि थियो त्यही कारण चाहिँ मैले आज फिर्ता गर्नुपर्यो त्यो अब बासी खाएर त भएन बासीले त अब भुँडी दुख्छ बिमार हुन्छ त्यसको अब हस्पिटल जानुपर्छ हस्पिटल गएपछि दबाई पानी किन्नुपर्यो त्यसको अब सबै त तपाईँहरूले दिनु हुँदैन होला होइन त्यही कारण चाहिँ यो पाली चाहिँ मैले तपाईँहरूलाई यो खाना चाहिँ अर्डर क्यानसल गरेँ नरिसाउनु होला र बादमा अब जस्तो मैले अर्डर गरेको छु त्यस्तै ल्याइदिनु होला होइन राम्रोसँगले अब कस्टमरलाई चाहिँ राम्रोसँगले तपाईँहरूले अरूलाई पनि राम्रोसँग याद गरेर जे अर्डर गरेको छ त्यो पठाइदिनुहोस् र सही मतलब बासीहरू नपठाइदिनुहोस् राम्रो अर्डर गरेको जस्तो अर्डर गरेको छ त्यस्तै पठाइदिनुहुन्छ